मैले मिसोबाट अस्ति टी सर्ट मगाएको थिएँ होइन एउटा अब त्यहाँनिर चाहिँ अब राम्रो देखाएको थियो होइन फोटोमा अब मलाई पनि अब राम्रै आउँछ होला भन्ने एक्सपेक्ट गरेको थिएँ तर अब जस्तो सोचेको त्यस्तो आएन होइन एकदम अब क्वालिटी पनि एकदम लो छ अब त्यसको लागि अब प्राइज पनि मैले डबल पे गर्नु पऱ्यो तर पनि अब क्वालिटी नै राम्रो आएन अब के गर्नुपर्ने हो होइन अबदेखिन् त म मिसोबाट अब होइन सामानहरू पनि अर्डर गर्दिनँ अब अरूहरूलाई पनि भन्छु कि अर्डर नगर्नु अब होइन यसमा चाहिँ अब एकदम फेक हुँदो रहेछ भनेर